हाम्रो कालिम्पोङमा चाहिँ ठुलो ठुलो धार्मिक स्थलहरू जस्तै दुर्पिन चाहिँ बुद्धिस्टहरूको गुम्बा छ यहाँ चाहिँ टाढो टाढोबाट मानिसहरू गुम्बाको दर्शन साथै टिस्टा रङ्गितको दोभान पनि छर्लङ्ग देख्ने हुनाले मानिसहरू धेरै मात्रामा आउछँन् अर्को छ अर्को मङ्गल धाम मङ्गल धाम चाहिँ प्रणामीहरूको धार्मिक स्थल भएकोले गर्दा त्यहाँ चाहिँ कृष्णजीको जन्म देखिको कृष्णलीलाहरू सबै मुर्ति बनाएर दर्शाएको छन त्यहाँ पर्यटकहरू घुम्न आउँदा मन शान्ति भएको अनुभव गर्छन् हाम्रो घरको छेउमा पनि लेप्चा गुम्बा साथै लेप्चा म्युजियम पनि छ जहाँ विशेष गरी मधेस मधेसमा यो देश विदेशबाट पर्यटकहरू आउने गर्छन विशेषगरी मधेसमा गरम बेसी हुदाँ सबै पहाड झर्ने गर्छन पर्यटकहरूभन्दा विदेशीभन्दा मधेसी पर पर्यटकहरू आउँछन् बङ्गाली अरू जातिहरू प्रायः प्रायः आएर बस्छन् प्रायै ठन्डा महिना सुरु भएपछि आउन थाल्छ मार्च अप्रेल मार्चसम्म यहाँ पर्यटकहरू चाहिँ आउँछन्